काम काम त त्यस्तो छैन शिक्षाको बारेमा चाहिँ म यहाँ कुमुदिनी होम्स कालिम्पोङमा पढ्छु मेरो कक्षा चाहिँ एघार हो जसमा मैले आर्टस स्ट्रिम लिएको छु मेरो मेन सब्जेक्ट चाहिँ जियोग्रफी हो अन्त इङ्ग्लिस नेपाली पोलिटिकल साइन्स हिस्ट्री अन्त अप्सनल चाहिँ सोसियोलजी छ मेरो पढ्नु चाहिँ जियोग्रफी नै अलिक राम्रो लाग्छ त्योपछि अब क्लास एलेभेन टुवेल्भ सकेर एचएस सकेर चाहिँ म कलेज गर्छु कलेज यहाँतिर यहाँ गर्दिनँ होला उँधोतिर कतैतिर गर्छु